डिस्ट्रिक्ट हस्पिटल प्राइभेट हस्पिटल पब्लिक हस्पिटल हेल्थ सेन्टरहरू धेरै सेन्टरहरू छ यहाँ औषधिमा हामी पहिलाकोभन्दा कुरा गर्दाखेरि पहिलाकोभन्दा पहिला मसिनहरू कार्यलयहरूमा एकदमै वर्कर्स लेबर्सहरू एकदमै कम्ती थियो अलिक हालैमा अहिलेको दिनहरूमा हेर्यो भने अहिले हस्पिटलहरू निक्कै एकदम मेसिनहरूमा राम्रो छ एकदम औषधिहरू राम्रो छ पहिलाको टाइममा चाहिँ अब औषधिहरू थिएन कुन कुन नयाँ बिमारीहरू निस्किन्थ्यो त्यसको औषधिहरू थिएन खोज्नुमै टाइम लाग्थ्यो रिसर्च गर्नुमै टाइम लाग्थ्यो तर पनि रिसर्चहरू गरेर खोजेर निकाल्थ्यो र औषधिहरू बनाउँथ्यो तर अहिलेको टाइममा निक्कै नै त्यस्तो कुरोमा निक्कै अगाडि बडिसकेको छ र बाटो घाटोहरूमा एकदम राम्रो बनाउनुपर्छ पहिलाको टाइममा थिएन तर अहिले पनि निक्कै बाटोहरू सबै राम्रो भएर गएको छ एकदमै अन्त कोविडको टाइममा चाहिँ एकदम अर्कै उयो भयो लकडाउन भयो घरमै बस्नु पर्ने परिस्थिति भयो एक त स्कुल सकेको थियो भर्खरै त्यहाँदेखिको क्लास हुनु थाल्यो कलेजहरू जोइन भयो त्यहाँदेखि लक अनलाइन क्लासहरू भयो अनुभव भयो त्यहाँदेखिको कोविड भ्याकसिन कोविडशिल कोविड भ्याकसिन कोविडको भ्याकसिनहरू लगायो हामीले त्यसको उपलक्षमा निक्कै नै धेरै पाहाडभरि स्वास्थ्यलायहरू एकदम राम्रो भयो एकदम अझै डेभलप भएर गयो अझै अगाडि बडेर गयो र हस्पिटलहरूतिर